मैले इन्डियाभरि चाहिँ गरेको छुइनँ मैले हाम्रै एरिया यही कालिम्पोङभरि चाहिँ गरेको छु कालिम्पोङ अँ कालिम्पोङभरि चाहिँ गरेको छु यही हाम्रो एरियातिर यता लाभातिर घुम्नु गएको अन्त यता मावला जाँदा मावला जाँदा मावलातिर घुम्ने जग्गाहरू छ त्यतातिर घुम्नु गएको अन्त यता कालिम्पोङहरू आएको यता बजार बजार बजारहरू आएको अन्त हामी घुम्नु जाँदा मज्जा आउँथ्यो लाभाहरू घुम्नु जाँदा बसे बाइक लिएर गएको थियो होइन बाइकिङ गर्दाखेरि लिएर गएको अन्त त्यतै बसेर बेलुका जङ्गलमै बसेर हो अन्त भोलिपल्ट बिहानै आएको सन राइज हेर्नु जाँदाखेरि अन्त यता ओदलाबारी लुङसेल माङजिङहरू गएको म त्यो बाइकिङ गर्दा गर्दा गर्दा गर्दा अन्त थुप्रो जग्गा गएको म जानु चाहिँ पन्बु डाँडा यता चारखोल सिन्जी समालबुङहरू गएको थुप्रो जग्गा गएको